हेलो

हजुर भन हजुर हजुर हजुर हजुर हजुर भन्नुहोस् न

हजुर हजुर मेरोमा अहिले तपाईँको युरिया छ एउटा है हजुर हजुर युरिया छ डिएपी छ अरू धेरै किसिमका मलहरू छ अब तपाईँले अब कुन खालको खेती अहिले गर्नुहुँदैछ के लाउनुभएको छ तपाईँहरूले सागसब्जी अथवा के गुवाहरू लाउनुभएको छ कि केको लागि तपाईँलाई चाहिएको छ हजुर

हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर द अ हजुर छ अब त्यसलाई अब राम्रो बडाउनु र छिट्टो फलाउनुको लागि चाहिँ अब युरिया छ युरिया अलिक कम दाममा पाइन्छ र अलिक बेस्ट चाहिँ अब डिएपी हो डिएपी तपाईँले लाउनुभयो भने चाहिँ एकदम राम्रो हुन्छ त्यसले चाहिँ एकदम फस्टाएर जान्छ र त्यसले माटोलाई पनि त्यति असर गर्दैन है अनि तप हजुर किरा लाउने हजुर हजुर हजुर त्यो पनि छ मेरोमा लिक्विड छ त्यस्को त्यो चाहिँ तापईँले लानुभयो भने चाहिँ तपाईँले त्यो लाउँदाखेरि चाहिँ अब तपाईँले एक बिर्को दबाईमा चाहिँ तपाईँले तिनदेखिन् चार लिटर पानी मिसाएर तपाईँले स्प्रे गर्नुभयो भने चाहिँ प्राय किराहरू चाहिँ अँ हटेर जान्छ है त्यसको लागि किरा मार्ने पनि छ अब फल अड्याउने पनि छ बढाउने पनि छ तपाईँलाई कस्तो किसिमको चाहिएको

हजुर हजुर हजुर हजुर हजुर त्यस्तो केही हुँदैन त्यस्तो केही हुँदैन अहिले त प्राय इन्डियामा त्यस्तो नै चलिआइरहेको छ हो अहिले घरेलु अब अब यो गाई गोरुको मल त अहिले पाइँदैन प्राय त त्यस्तै नै डिएपी युरिया नै चलाइन्छ अँ अब त्यहीले नै ऐले पुगिरहेको छ भइ नै रहेको छ त्यस्तो त अहिलेसम्म कुनै कम्प्लेन आएको छैन र तपाईँलाई चाहिँ कति जस्तो चाहिएको छ अब तपाईँ लाई त्यो मल चाहिँ हजुर हजुर ह हजुर हजुर हजुर हजुर अब हजुर हजुर तपाईँले यो पहिलोपटक अब गर्नुहुँदैछ यो काम यो हजुर हजुर हजुर लानुहोस् आउनुहोस् ट्राई गर्नुहोस् है गर्नुहोस् अब एकदम राम्रो गर्नुभयो भने तपाईँले लानुभयो भने अरूले पनि लान्छ है हुन्छ एकदम राम्रो यसको प्राइज चाहिँ आइ अहिले नै भन्दैछु तपाईँको दुइटा छ अब दुईटा प्राइज अब एउटाको चालिस छ एउटाको पचास पर किलो है अब कुन चाहिँ लानुहुन्छ पचासको कि चालिसको लानुहुन्छ हजुर हजुर ए हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ आउनुहोस् हुन्छ हुन्छ हुन् हुन्छ हुन्छ हुन्छ